हेलो मामा नमस्ते कस्तो हुनुहुन्छ हौ तपाईँ एकदमै एकदमै तपाईँले त हामीलाई भुलिएको जस्तो लाग्छ ए है ए एकदमै ठिकै छ ठिकै छ अबोई नभई राम्रै छ अन्त कालिम्पोङ आउनुहुन्न आउनुहोस् है अहिले यो हफ्तातिर आउनुहुन्छ भने राम्रो नि अहिले त झन् यहाँ कालिम्पोङमा त्यो नयाँ थपिएको छ बिहिबारे हाट हो तपाईँलाई एकदमै मनपर्ने तपाईँलाई एकदमै मनपर्ने कुराहरू त्यो सबै पाउँछ हजुर एकदमै एकदमै म त त्यो हाट जाँदा जैले पनि तपाईँलाई सम्झिन्छु नि मामै छैन मामा आएको भए कत्ति मजा गर्थ्यो होला भनेर नि है

प्रोग्राम बनाउनुहोस् न हौ एकदमै एकदमै एकदमै बस्तीको एकदमै आजकल यो बस्तीकोहरूले मौका पाएको छ उनीहरूको अर्ग्यानिक प्रडक्टहरू बेच्नुको लागि सधैँ त अब बजार पाउँदैन थियो मदिसेहरूले ढाकेको हो विचराहरू भिडमा हराउँथ्यो अहिले त अर्ग्यानिककै अर्ग्यानिक बजारै अर्ग्यानिक भएको छ अब रमाइलो मेलै जस्तो नि अब सागसब्जीदेखि लिएर खानपान सबै एउटा मेला घुम्नु गएको जत्तिकै हुन्छ बजार पसेर कति बेला घर फर्केको पत्तो पनि हुँदैन बजारमै भुलिनु मनलाग्छ हौ रमाइलो भएको छ एकदम खानापिनादेखि लिएर एकदम नेपालीको एकदम राम्रो देखाएको छ एकताहरू सबै राम्रो छ एकदम एकदम तपाईँलाई मनपर्ने चिजहरू पनि छ है थुप्रो एकदम त्यही भन्नु खुसीको खबर चाहिँ त्यही हो हजुर हजुर हजुर हजुर हजुर

हजुर प्रोग्राम बनाउनुहोस् है म त एकदम फुर्सुदमै छु तपाईँकै इन्तजारमा ल मामा हवस् मामा नमस्ते मामा